हेलो अँ ए यो ए हजुर मेरो भाइ मेरो नि यो मोबाइलको एलसिडी उयो भएको छ कि अन्त हजुर अन्त त्यसको लागि चाहिँ के गर्नुपर्छ कसो गर्नुपर्छ नि अब कसरी हजुर सर यसको डल्लै यसरी त्यो हुन्छ नि यस्तो लामो त्यो होइन त्यो सर छिर्रर भएर त्यस्तो भएको होइन यस्तो त्यो चाहिँ अब खै एलसिडी अब गएको हो कि टेम्पर ग्लास त्यो चाहिँ मलाई याद भएन हो अन्त त्यही कारणले चाहिँ तपाईँसँग कस्तो के हो तपाईँले अब हेरिदिनु पर्यो नि त होइन मेरो एमआई हो एमआई हजुर हजुर हजुर म अहिले यहाँ कोलाबारी कोलाबारी हजुर कोलाबारीमा हजुर हजुर हजुर भाइ हजुर हजुर हजुर हजुर ए हजुर ए हुन्छ हजुर हजुर हजुर हजुर हजुर उयो हजुर भाइ म त तर मर्निङमा चाहिँ अलिक भ्याउँदिनँ कि आफ्टरनुन आउँदा हुन्छ ए ए अच्छा अच्छा हजुर हजुर अन्त यो कति के लाग्छ होला है हजुर ए हजुर ए आमामामा त्यत्रो पो लाग्दोरहेछ त नि भाइ राम्रो ए हजुर अन्त त्यो राम्रो हुन्छ भाइ त्यो अर्जिनल अब अर्जिनल जस्तै हुन्छ कि कस्तो त्यो राम्रै हुन्छ र

हजुर

हजुर अँ ए अच्छा अच्छा है ए अच्छा अँ हुन्छ हुन्छ त्यसो भए त्यही थर्टी फाइभकै अब राम्रै गर्नुपर्यो नि अब पछि लङ लास्टिङ हुन्छ के भाइ त्यो गरेर फेरि भोलिको दिनमै बिग्रिने जस्तो हजुर वारेन्टी हजुर ए हजुर ए अच्छा अच्छा अलिकति त मिलाइदिनु हुन्छ होला नि त्यसमा हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अँ ए हुन्छ हुन्छ कि त्यसो भए त्यही अँ हुन्छ त्यही त हुन्छ हुन्छ अहिले बेलुकातिर म निस्किन्छु नि त त्यसो भए नि फोन फोन लिएर आउनुपर्यो नि भाइ त्यो चार्जरहरू ल्याउनुपर्छ कि ए चार्जर चाहिँ पर्दैन फोन मात्रै ल्याउँदाखेरि हुन्छ है हजुर हजुर ए हवस् हुन्छ भाइ हवस् हुन्छ हुन्छ थ्याङ्क्यु भाइ हुन्छ धन्यवाद हवस् हवस्